हेलो सुन्नुहोस् न यो कालिम्पोङमा छ नि कालिम्पोङमा चाहिँ हिजोआज धेरै एक्सिडेन्टहरू भइरहेको छ त्यसको कारण चाहिँ के होला त्यसलाई कसरी रोक्ने हामीले एकदम धेरै एक्सिडेन्टहरू भइरहेको छ गाडी एक्सिडेन्ट बाइक एक्सिडेन्ट भइरहेको छ त्यो के कारणले हो त्यसको लागि चाहिँ को दोषी छ कसरी चाहिँ हामी त्यसलाई चाहिँ कम गर्नसक्छौँ म चाहिँ कालिम्पोङको एउटा रिपोर्टर हो मलाई चाहिँ प्याट्रिक भनेर चिन्छ कि अनि रिपोर्टर उयो उस भयो त्यही भएर चाहिँ सोधेको नि अब कसरी कम गर्नुपर्छ धेरै एक्सिडेन्टहरू भइरहेको छ बाइक भयो गाडी भयो अन्त त्यसलाई चाहिँ नियन्त्रणमा ल्याउने कम गर्नुको लागि चाहिँ के गर्नु सकिन्छ

हजुर हजुर

हो नि

अँ त्यही त

ए ल हुन्छ हुन्छ ए हुन्छ हुन्छ थ्याङ्क्यु तपाईँको चाहिँ विचार एकदमै मनपऱ्यो होइन यो चाहिँ हामीले चाहिँ अब पब्लिकलाई बुझाएर चाहिँ हाम्रो चाहिँ हाम्रो यो जुन चाहिँ भइरहेको एक्सिडेन्टलाई अँ हो हुन्छ हुन्छ हजुर हवस् थ्याङ्क्यु भेरी मच